मलाई चाहिँ लामो बाइकिङको यात्रा गर्नु एकदमै रहर लाग्छ तर साह्रै अब यस्तो खालको माहोल पाएको पनि छुइनँ कि लामो बाइकिङको यात्रा गर्ने त्यस्तो सुयोग पाएको छुइनँ तर लामो बाइकिङको यात्रा गर्नुपर्यो र काहीँ जानुपर्यो भने मेरो प्याकिङहरू चाहिँ कस्तो हुन्छ भनेदेखि बाटोमा खानेकुराहरू कसरी खाने होइन बिचबिचमा अब दबाईपानीहरू बोक्नुपर्ने हुन्छ बाटोमा जाँदाखेरि हामीले कहीँनिर बस्दाखेरि हामीले अब रेस्ट गर्नुपर्दा टेन्टहरू सानो सानो अब टेन्टहरू अब कपडाहरू ओछ्याउने भयो टेन्टहरू भयो त्यस्तो बोक्नुपर्ने हुन्छ लामो बाइकिङको यात्रा गर्दाखेरि चाहिँ थकाई त हुन्छ नै तर एउटा बाहिरको जो भ्रमणको जो एउटा मजा हुन्छ त्यो मजा चाहिँ मलाई लिनु मनलागिरहेको छ